हाम्रो गाउँमा त कोही घरमा कसैकोमा के अरे मान्छेको मृत्यु भएको छ भने उनीहरूलाई मजाले एक जग्गा भुइमा अब बेडमा त राख्नुहुँदैन उहाँको मृत्यु भयो पछि त्यो बेडहरू निकालेर जग्गा छ भने जग्गा साफसफाइ गरेर गउँतहरू छरेर उहाँलाई मजाले भुइमा एकदमा साफसफाइ गरेर उहाँलाई के अरे भुइमा सुताउनु हुन्छ भुइमा सुताएर उहाँलाई सफा सफा लुगा से सा सादा कपडाले के अरे छोपेर राख्नुहुन्छ अन्त बाहिरीतिरको मान्छेहरू आएर उहाँलाई धुपधुँवरहरू कसैले फुलहरू ल्याएर राखिदिनुहुन्छ अन्त हाम्रो हाम्रो नेपालीको त अब धेरै नै छ अब कोही राई लिम्बु प्रधान के अरे भोट भोटे तामङ छ त्यो छ आफ्नो आफ्नो जात अनुसार हाम्रो हुन्छ अब हा म त प्रधान हो हाम्रो प्रधानहरूको चाहिँ तेह्र दिन पुरा बार्नुपर्छ अब छोरा छ भने छोराले अब त्यो हाम्रो बाहुन चलाउँछ बाहुनले आएर अब कति बेला लाने के गर्ने अब जब हाम्रो के अरे जब हाम्रो लासलाई जुन घरबाट अब निकालिन्छ बाहुन पढेर निकालिन्छ लगेर एकदम संस्कार गरे पछि त्यहाँबाट छोराले उतैबाट केशसेश काटेर अब घरमा उसलाई एक जग्गा मजाले वरिपरि बारेर हाम्रो त त्यो तितेपातीहरू के के वरिपरि राखेर उसलाई चारै सुरमा घेरेर राख्छ अनि उनले कसैले छोएको खानु हुँदैन आफै पकाएर खानुपर्छ अब घरमा कतिजना अब परिवार छ बार आफ्नो आफ्नो अब जग्गामा बसेर अब बुहारीहरूले छोराले जस्तै गरेर अलग्गै खानुपर्छ अनि मान्छेहरू आउजाउ गर्छ जान्छ उनीहरूलाई हाम्रो जो खसेको ठाउँ जो मतलब छोरा कोरामा बसेको छ ऊ न उसलाई छुनु हुँदैन हाम्रो उनीहरूलाई अलग अलग गर्नुपर्छ अब घरकै मान्छेले पनि उसलाई छोएको दिनु हुँदैन खानाहरू उसले आफै पकाएर खान्छ अनि हामी प्रधानहरूको त अब तेह्र दिनमा काम हुन्छ तेह्र दिनमा काम भयो पछि त्यहाँबाट त्यसको कति दिनमा हाम्रो पितृहरूको अब उनीहरू खसेपछि उनीहरूलाई अब काम तेह्र दिनमा काम सकेपछि आ आफ्नु घरमा चिन्ताहरू गर्छ बाटो लगाउने भन्छ त्यहाँदेखि घर बाँध्ने भन्छ त्यसरी लगाउँछ अब तामङ र उनीहरूको त तिन दिनमा आफ्नो नुन तेल छोएपछि उनीहरूको त अब उन्चास कति दिनमा ठुलो काम गर्छ अब भुजेलहरूको तेह्र दिनमै हो राईहरूको तिन दिनमा छ अझ आफ्नो आफ्नो जस्तो जात छ त्यस्तै त्यस्तै अनुसारले कामकाज गर्छ अनि हाम्रो एक सालसम्म अब क कहीँ बा अब पैँसालिस हुन्छ पहिला पैँतालिस दिनसम्म त कहीँ त्यो छोरा कतै अब गएर खानु हुँदैन अब कति एउटा परदेशतिर हुन्छ उनीहरूलाई चाहिँ अब पैँतालिस दिनमा खोलेर उनीहरू खानुओर्नु हुन्छ अन्त वर्ष दिनमा त्यहाँदेखि आएर उनीहरूले आफ्नो वर्ष दिन काम गऱ्यो पछि आफ्नो काममा आफ्नो लाग्छ घरकोहरूले अब त्यसै गर्छ आफ्नो मूल घरको छोरा बुहारीहरूले चाहिँ यसरी नै बारेर अब राम्रो स सफासुग्घर गरेर राम्रो नियमसँगले बारेर बार्नुपर्छ के खानुपर्छ कसो खानुपर्छ त्यो सबै गरेर गर्नुपर्छ अनि अब उनीहरूको जसको घरमा अब छोराहरू छैन त्यसमा चाहिँ आफ्नो अब भाइ होस् काका होस् या कोही होस् यसरी बस्छ कोही उनीहरू बसिदिन्छ अन्त त्यहाँदेखि चाहिँ हाम्रो अब छ भने चाहिँ ठिकै छ छैन भने चाहिँ त्यसरी गर्छ बाहिरको आफ्नो कोही आ आफ्नो भतिजा होस् या दाजुको छोरा होस् या भाइ होस् तिनीहरूले चाहिँ कोरामा अब तेह्र दिनसम्म बस्नुपर्छ तेह्र दिनको दिनमा चाहिँ अब उठाएर काम गर्छ काम गऱ्यो पछि चोखिन्छ अनि काम गऱ्यो पछि सबै गाउँ घरकोलाई अब चोखाइवरि गरेर खानापिना दिन्छ सबै जातको यहाँ हाम्रो आफ्नो आफ्नो छ आफ्नो आफ्नो रीतिरिवाज गर्छ अनि सबै आफ्नो आफ्नो रीतिरिवाज गरेर कसैको तेह्र दिनमा हुन्छ कसैको तिन दिनमै चोखाउँछ कसैको पाँच दिनमा त्यसरी गरेर चाहिँ हामी गर्छौँ हाम्रो संस्कृत अब यस्तो हुन्छ मान्छेको मृत्यु भयो भने चाहिँ